हजुर मेरो घरमा तुलसी अनि यस्ता थुप्रै थुप्रै गाउँ घरमा पाइने सानोतिनो जडीबुटीहरू दबाई मुलोहरू रोप्छौँ हामी म त रोप्दिनँ मेरो आमा बाबाले रोप्नुहुन्छ दबाई हुन्छ हरे कतिवटाको त मलाई नाम पनि थाहा छैन तर अब तुलसी छ है हामी यो पाखनबेत अनि पाखनबेत जो चाहिँ घाँटीतिर मुखतिर घाउहरू भयो भने हो अनि यो घोडा टाप्रे कि के भन्छ हाम्रोतिर चाहिँ आठाने झार भन्छ त्यसको पत्ता आठाने झार भन्ने हुन्छ त्यसको पत्ता गोलो गोलो परेको हुन्छ अनि तुलसी तुलसी पनि कालो तुलसी र सेतो तुलसी भन् भनिँदो रहेछ मलाई थाहा थिएन अनि त्यस्तो कालो तुलसी पनि छ हो अनि त्यस्तै त्यस्तै अन्य अरू अरू जडीबुटीहरू मेरो घरमा त्यसको पौधाहरू बिरुवाहरू लगाइने गरेको छ